हाम्रो दार्जिलिङमा चाहिँ अब स्वास्थ्य विषयमा चाहिँ भन्नुपर्दाखेरि अब यो सहरी क्षेत्रमा चाहिँ अब यहाँनिर है नर्सिङ होमको पनि सुविधा छ अनि हाम्रो यहाँ डिस्ट्रिक हस्पिटल गभर्मेन्ट हस्पिटलहरू पनि छ त्यो कारणले गर्दाखेरि चाहिँ अब दार्जिलिङको वरिपरि बजार वरिपरि परिसरमा बसोबासो गर्नेहरूलाई चाहिँ अब स्वास्थ्य बारेमा चाहिँ एकदमै असुविधा छैन होइन अब बिमार अचानक भयो भने पनि हाम्रो डिस्ट्रिक हस्पिटलमा हामी ल्याउन पनि सक्छौँ अनि अब जसले नर्सिङ होममा अब उनीहरूले बिमार पेसेन्टहरूलाई लगेर खर्चपात गर्नुसक्छ उहाँहरूले नर्सिङ होममा पनि लानसक्छ अनि यहाँबाट हुनसकेन भने पनि अब हाम्रो यहाँ गाडीहरू पनि उपलब्ध छ होइन त्यो गाडीहरू गरेर हामीले सिलगढीसम्म पनि पुर्याउनसक्छौँ तर अब हाम्रो कमानबस्ती एरियाहरू हेऱ्यौं भने अब दार्जिलिङ क्षेत्रमा यहाँ धेरै मात्रामा अब कमान छ टी गार्डन छ है बस्तीहरू छ त्यहाँको मान्छेलाई चाहिँ एकदमै असुविधा छ किनभने हाम्रो जति पनि पहिला हाम्रो हेल्थ सेन्टरहरू थियो त्यो पनि अब जीर्ण अवस्थामा पुगिसकेको छ त्यसमा अब रिपेरिङहरू भएको छैन होइन जसले पनि पहिला स्वास्थ्यमा सेवामा पुर्याउनु हुनुहुन्थ्यो मेडिकल डिपार्टबाट होइन उहाँहरूको पनि अब रिटायरमेन्ट भइसकेको छ अब त्यसमा नयाँ मान्छेहरू भर्ती गरेको छैन अन्त त्यो कारणले गर्दा चाहिँ गाउँवासी एकदमै क्षेत्रीय अब जस्तै कमानवासी होइन टी गार्डनकोहरू अब बस्तीकोहरूलाई चाहिँ अब एकदम असुविधा छ भनेको टाइममा गाडी पाउँदैन बाटोको असुविधा छ रोडहरू राम्रोसितले पुगेको छैन होइन एकदम पुरानो रोडहरू भत्किसकेको छ त्यहाँ त्यस कारणले गर्दाखेरि चाहिँ अब झट्टै गाडी पनि पुग्नु र ल्याउनु सक्दैन अब वहाँकोहरू त्यहाँको मान्छेले चाहिँ एकदमै अब असुविधा झेलिरहेको छ अब त्यस्तै छ गाउँमा है अब अहिले एउटा आशाकर्मी भन्ने अब एपोन्मेन्ट गरेको छ उहाँहरूले अब साधारण घरहरू चिकित्सा भन्छ अब बिमार हुँदाखरि चाहिँ यस्तो गर्नुपर्छ त्यस्तो गर्नुपर्छ भनेर उहाँहरूले सेवा पुर्याउनुहुन्छ अनि यहाँ एउटा आइसिडिएस छ है आइसिडिएसकोहरूले पनि यो अब अब उहाँहरूले जानेको भरेको चाहिँ अब सिकाइदिनु हुन्छ यसो गर्नुपर्छ एकदम तत्काल अब चिकित्साका लागि चाहिँ हामीले पेसेन्टलाई यो अब यो बिमारीलाई चाहिँ यस्तो बिमारीमा अब घरेलु उयो दबाईपानीहरू चाहिँ यसो गर्नुपर्छ भन्नेहरू उहाँहरूले सरसल्लाह दिनुहुन्छ अनि अन्त अब एकदमै अब के भन्नु है अहिले हाम्रो दार्जिलिङको अवस्था त्यस्तै भइरहेको छ अब जनसङ्ख्या बढेर कहाँ पुगी सकिसक्यो अब पुरानो जो छ हाम्रो सरकारी अब हेल्थ सेन्टरहरू है त्यसलाई बढिबढाइ गरेको छैन अझै त्यो घटेर गइरहेको छ त्यो भत्किएर गइरहेको छ त्यहाँनिर चाहिँ रिटायर भएर जानुभएकोहरू गइसक्नु भएको छ त्यहाँ नयाँ एपोन्मेन्टहरू भएको छैन अब स्वास्थ्य सेवा पुग्नुसकेको छैन त्यो कारणले गर्दाखेरि चाहिँ अब हाम्रो यो सहरवासीलाई भन्दा चाहिँ अब यसको चाहिँ एकदमै खाँचो गाउँवासी र बस्तीवासीलाई छ होइन अन्त उहाँहरूले चाहिँ अब एकदमै दुःखहरू अब भनेको बेलामा अचानक बिमारीहरू हुँदाखेरि अब सहायता नपाएर कत्तिजना अब बाटोमै यसरी स्वर्गवास हुनुपरेको छ होइन कत्तिजना अब डेलिभेरीहरू अब ल्याउनुपऱ्यो कत्ति घन्टा डेढ घन्टा दुई घन्टाको बाटोमा लिएर दार्जिलिङ सरकारी हस्पिटलमा ल्याउनुपऱ्यो डिस्ट्रिक हस्पिटलमा त्यहाँ ल्याइपुर्याउँदा नल्याइपुर्याउँदा बाटोमै डेलिभेरीहरू भएको पनि छ होइन कसैको अब डेलिभेरी हुनु नसकेर बाटोमै उनीहरूको मृत भएको पनि छ त्यस्तो घटनाहरू पनि भएको छ अब यस विषयमा चाहिँ अब हामीले जानेको र बुझेको यत्ति नै हो